आफ्ना बगैँचालाई व्यवस्थित राम्रो राख्नको निम्ति हामीले सामानहरूलाई हटाएर सफा राख्नु गर्नुपर्छ अनि पानीहरू जम्न दिनु हुँदैन त्यहाँनेरी जति पनि थोत्रे मैला सामानहरू छ भने त्यसलाई हटाएर त्यसलाई एकदमै राम्ररी सुरक्षित गरेर राख्नु पर्छ मलहरू जम्न दिनुभएन झार जङ्घललाई रामरी उखालेर फ्याँक्नु पर्यो पानी जम्न दिनुभएन हामीले एकदमै त्यसलाई मलिलो गरेर माटोलाई एकदमै राम्रो घर वरिपरि एकदम स्वच्छ पारेर राखेर सामानलाई चाहिँ एकदमै सुरक्षित गरेर चाहिँ किरा फट्याङ्ग्रा लामखुट्टेलाई अगाडि एकदमै आउन नै दिनु हुँदैन यो गर्यौँ भने हामीले आफ्नो घर वरिपरि बगान सबै सुरक्षित राख्न सक्छौँ